हेलो भाइ अस्ति तपाईँको देकानमा च्यादर किनेको त एकदम नराम्रो रहेछ हो रङ्ग गएर यत्रो पालङ्गमा पनि नढाक्ने भएछ त्यस्तो चादर किन बेच्नु भएको